ए अँ अन्त कस्तो छ है साथी ए अन्त पढाइ पढाइ चाहिँ कस्तो हुँदैछ त ए त्यही त है अहिलेको नानीहरू बुझ्नै छोड्यो साँच्चि नै हो अँ हो त्यही त मेरो पनि त्यही छ ए कति ल्याएछ तिम्रो चाहिँ ला शून्य ला शून्य खालि त्यही त आजकालको नानीहरूले टाउको त हल्लाउँछ नि खै त एग्जाममा त अनि त्यही त त्यो त अब शून्य त साह्रै भयो नि त त्यो त अन्त नेपालीमा दस

अनि दस अँ सुन्दैछु त्यही त माध्यमिक यिनीहरूलाई कसरी पढाउनु अब पढाएको पनि बुझ्दैन टिउसनमा चाहिँ अब साँच्चि नै है मिलेर बरु

हो त्यो चाहिँ अँ त्यही त अब यिनीहरूले खै पढेको जोड चाहिँ पढाइमा त जोड दिँदैन त्यही त मेथ्स र नेपालीमा त अब त्यस्तो छ

अँ अरू सब्जेक्टमा पनि यस्तै होला खै

अँ ल अब त्यस त्यो ल ल साथी